ओए सुन्न अस्मिता के भन्छ मैले अस्ति तँलाई भनेको थिएँ नि मैले प्याकोञ्जोनको ओपोजिटबाट एउटा लुगा किनेको छु भनेर त्यो स्कर्ट किनेँ भने नि कटनको अपुई तैँले नि त्यहीँबाट किन्न आँटेको थिइस् होइन नकिन मैले तँलाई अहिल्यै भनिदिएको ओइ नकिन् कस्तो घिनलाग्दो भन् न अब एकपल्ट लगाए होइन अर्कोपल्ट त धुँदा त च्याख्रक्क हुन्छ नि अब फर्स्टमा लाउँदा त राम्रै थियो ख्याक्रख्क बस्ने हुन्छ नि मेरो आठ त आठ सौ खर्च मात्रै भयो भन न हाउडामा फ्याक्रख्क हुने त्यो हुन्छ नि नमिल्ने त्यो आइरन गर्न पनि नहुने हो अब लाउनु पनि कस्तो देख्ने लाउँदा पनि लाउँदा पनि अब चिप न चिप अब त्यस्तो खालको देख्ने नि अभुई गनाएर फेरि च्याल च्याल भएर गनाएर त्यो स्कर्ट त हो एकदिन लाउँदा नै कस्तो घिनलाग्दो गनाउँछ अभुई भन न हाउडामा किनेछु मैले त त्यो लुगा त आठ सौ रुपियाँ हालेर किनेँ हो त्यहाँको दाजुले पनि लैजाऊ बहिनी लैजाऊ साह्रै राम्रो छ यो लुगा त कत्तिजनाले लगाइसक्यो भन्यो होइन अन्त त्यही भएर चाहिँ मैले लगाएको थिएँ नि त तर अब कस्तो नराम्रो भन न कस्तो गनाएर म त नकिन् अबदेखि